भारतमा शिक्षाको कमी आज पनि देख्न पाइन्छ ळ यहाँको अहिलेसम्मको लिटरेसी रेट त्यस्तो राम्रो ग्रो गरेको छैन अलि अलि गर्दै बढ्दैछ तर त्यो ऱ्यापिड ग्रोथ त्यसमा देख्नु पाएको छैन शिक्षा प्रणालीको मेन मुख्य जो चुनौतीहरू छ त्यसमा म भन्नु हुन्छ जो हाम्रो पढाउने तरिका जो शिक्षकहरूको छ त्यो निकै नै पुरानो जमानाको टाइपको पुरानो जमानाको त्यस्तो छ र म मेरो हिसाबले म चाहान् भन्नु चाहन्छु कि कि कतिवटा नयाँ एडभान्स मेथड हामीले अपनाउनु सक्छ नानीहरूको अल राउन्ड डेभ्लोपमेन्टको लागि तिनीहरूको एकेडेमिक नलेज भन्दा पनि तिनीहरूलाई हर एक कुराको ज्ञान दिनु निकै नै जरुरी छ आजकलको यस प्रतियोगिताको दौडमा हाम्रो नानीहरू किताबी ज्ञान मात्र राखेर अगाडि बढ्नु हुँदैछ त्यसले गर्दा उनीहरूलाई जो बाहिरको ज्ञान छ त्यहाँ उनीहरू काहीँ न काहीँ कमी महसुस गर्नु हुन्छ हाम्रो जुन चाहिँ भारतीय शिक्षा प्रणाली छ त्यसमा अहिले पनि हामी जो हाम्रो बितेको जो हामी हिस्ट्री भन्छु हिस्ट्रीलाई हिस्ट्रीमा अहिले पनि हामी आफ्नो देशको राजालाई नपढेर अहिले पनि हामी पुरानो पुरानो जो हामीलाई धेरै सालसम्म राज र लुटेर गयो हामी उनीहरूको बारेमा धेरै पढ्छौँ त्यो पनि हामीले चेन्ज गर्नु त्यो बद्लिनु हामी त्यसलाई सक्नु राम्रो हो हाम्रो देशको काहीँ अनेक राजाहरूले आफ्नो देशको उन्नतिको लागि देशको विकासको लागि निकै हेर निकै बलिदानहरू दिएको छ त्यो चिज हामीले आफ्नो आउने पिँढीहरूलाई पढाउनु त्यो एउटा हामीले आफ्नो शिक्षा प्रणालीमा चेन्ज गर्नु सक्छ अझ भन्दा भन्दा बेसी हामीहरूले आफ्नो हर एक विद्यालयमा आज कल नानीहरूलाई जो सेक्सको एडुकेसन छ त्यसको पनि हामीले उनीहरूलाई राम्रो ज्ञान दिनु जरुरी छ किनकि आजकलको हाम्रो यो बढ्ने जमानामा निकै धेरै क्राइम्सहरू हुँदैछ जो कि मान्छेले ज्ञान नभएको चिज हो त उनीहरूलाई त्यो अगर ज्ञान भयो भने त्यस्तो क्राइम्सहरू पनि कम्ती हुन्छ मेरो हिसाबले अन्त हाम्रो शिक्षा प्रणालीमा आर्च जो अहिले हामी देख्नु पाउँछौँ हाम्रो जो नयाँ एडुकेसन सिस्टम छ हाम्रो भारतको त्यसमा हामी हेर्नु सक्छौँ कि हामीले बहुत कम सिट नानीहरूलाई राम्रो स्कुल होस् वा फिर कुनै पनि कलेज वा फिर विश्वविद्यालय युनिभर्सिटी त्यसमा हामीले उनीहरूलाई पर्याप्त सिट दिनु सकेको छैन जस कारणले हामी चाहन्छौँ कि आउने समयमा राम्रो राम्रो विद्यालय यस यी कलेजेस र युनिभर्सिटीहरूको धेरै भन्दा धेरै स्थापना होस् ताकि हाम्रो जस्तो हाम्रो देशको जो नानीहरू छ उनीहरू आफ्नो देश छोडेर बाहिर काहीँ नजानु परोस् पर्याप्त जति पनि राम्रो ज्ञान छ सबै आफ्नो भारतमा पावोस् किनकि तपाईँलाई थाहा छ हामीलाई थाहा छ होला कि भारत हाम्रो एउटा बहुत महान् र एउटा ज्ञानी ज्ञानी देश हो सो त्यो जुन चाहिँ शिक्षाको जो अहिलेसम्म हामी त्यो जसलाई हामी फलो गर्दै आउँदैछु त्यो काहीँ न काहीँ हामीलाई अहिले पनि त्यो कोलिनियल बनाउँछ काहीँ न काहीँ हामीलाई अलिक भए पनि त्यो हामीलाई त्यो पुरानो समयको त्यसलाई बाँधेर राख्छ आफ्नो इतिहास जान्नु राम्रो कुरा हो तर जो आफ्नो मूल इतिहास हो त्यसलाई जानेको झन् राम्रो यो चाहिँ मेरो सोच हो